मैले अमेजनबाट एउटा सर्ट मगाएको थिएँ र त्यो जुन चाहिँ मगाउने बेलामा मैले त्यो सर्टको फोटोहरू हेर्दा साइजहरू हेर्दा एकदम इन्डियान साइजमा नै देखाइएको थियो र त्यहाँ जुन चाहिँ सर्टको क्वालिटी पनि एकदमै राम्रो फोटोमा देखाएक थियो जब मेरोमा आज मात्रमा यो डेलिभर भयो आयो मेरो हातमा पर्यो र मैले हेरेँ त्यहाँ सोचेभन्दा निकै नै अब त्यो बेकार किसिमको मैले पाएँ र कलरहरू पनि मलाई एकदमै राम्रो लागेन एकदमै जाइहाल्ने खालको एकपल्ट धुँदै गइहाल्ने खालको त्यस्तो किसिमको मैले पाएँ र यसमा प्रडक्टमा पनि फेरि अब तपाईँको जुन चाहिँ साइज देखाइएको थियो त्यो साइज अनुसारको पाइनँ एकदमै सानो भयो मलाई र तपाईँहरू यसमा सतर्क बस्नुहोस् र यो जुन चै जुन चाहिँ सपिङ जुन चाहिँ यो एउटा एप छ यसको जति पनि त्यो कुराहरू छ यसमा भरोसा नगर्नुहोस्